अब हाम्रो गाउँमा चाहिँ बिहे कस्तो हुन्छ भन्दा चाहिँ अब गाउँहरूतिर तपाईँको पाहाडहरूतिर यस्तो खाले अब गाउँको मान्छेहरू आएर सल्लाह गर्छ सल्लाह गरेर कसले अब के गर्ने के कामहरू छुट्याइदिन्छ अन्त कसरी कसले के सघाउँछ त्योहरू गर्छ अन्त एकजना अब आफ्नो मान्छेहरू सबैजानालाई बोलाउँछ आफ्ना मान्छेहरूले पनि पुरा सघाइ दिन्छ अब सामानहरू पनि साघाइ दिन्छ अन्त त्यहाँदेखि चाहिँ अब कि त अब कतिजानाले केटरिङहरू पनि राख्छ सबै केटरिङकोलाई जिम्मा दिन्छ अब कतिजानाले चाहिँ अब गाउँकै अब मान्छेहरू पनि खानापिना बनाउने राम्रो हुन्छ अन्त उनीहरूले पनि खाना बनाइदिन्छ फर्स्ट अब गाउँको मान्छेहरूले सबैजाना समाजकोहरूले पनि सल्लाह गरेर चाहिँ अन्त खाना बनाउने कामहरू गर्छ उनीहरूले राम्रो बनाउँछ खानाहरू अब गाउँ गाउँमा चाहिँ अब त्यस्तै खालको हुन्छ अब गाउँको बिहा चाहिँ अब रमाइलो गर्ने हुन्छ नि अब त्यस्तो खालको सबैजाना अब गाउँको मान्छेहरू आएर सघाइदिने सबैजानाले सघाएर आफ्नो आफ्नो ड्युटीहरू गरिदिने अब यो आफ्नो आफ्नो भूमिका निभाउने हुन्छ नि अब त्यस्तो खालको गर्छ अन्त नेपालीमा चाहिँ अब बिहा चाहिँ अब यस्तो खालको हुन्छ पहिला भेट चाहिँ अब त्यही परिवारको चाहिँ एकजानाले अब यो यो घरमा चाहिँ एकजना छोरी राम्रो छ आउनु यो हेर्नु हेर्नु भनेर त्यहाँदेखि चाहिँ अर केटापट्टिकोबाट आएर चाहिँ हेर्छ त्यहाँदेखिको बातहरू मार्छ अब जो अब केटापट्टिको पनि केटीपट्टिको पनि दुई पक्षकै परिवारहरू मिलेर चाहिँ अन्त जो बिहा गर्ने बेहुला बेहुली हुन्छ उनीहरूलाई बात मार्न लगाउँछ अन्त बात मारे पछि चाहिँ दुईजानाको कुरा मिलेपछि त्यहाँबाट जनै सुपारी हुन्छ जनै सुपारी गरेको चाहिँ अब त्यो चाहिँ डेट फिक्स गरेका यिनीहरूको बिहा कन्फर्म हो भन्ने खाले डेट फिक्स गरेको त्यो डेट फिक्स गरेपछि अब कुन दिन अब बिहा राख्नुपर्ने हुन्छ पन्डितलाई पनि लिएर आएको हुन्छ त्यहाँ पन्डितले कुन दिन चाहिँ राम्रो हुन्छ भनेर हेरेर चाहिँ दिन साइत निकालेर चाहिँ बिहाको साइत गरिदिन्छ बिहाको साइत निकाले पछि अन्त बिहा उताबाट केटापट्टिकोबाट जन्ती आउँछ केटीकोमा जन्ती आउँदाखेरि चाहिँ अन्त अब के के अब नियम छ अब नेपालीको के के ल्याउनु पर्छ त्यो सामानहरू उनीहरले लिएर आउँछ ठेकीमा दहीहरू लिएर जन्ती अब कतिजाना बोलाएको छ त्यो जन्तीहरू लिएर अन्त बेहुलालाई लिएर जन्ती पर्सेर त्यस्तो खाले गर्छ अब अहिले अहिले चाहिँ अब यस्तो भएको छ अब अरूको जातको हेरेर अब फर्स्ट टाइम सङ्गिनी हल्दी मेहेन्दीहरू त्यस्तो खालको हुन्छ अन्त त्यहाँबाट बादमा गएर पार्टी जग्गेमा फेरे घुमाउने सिन्दूर पोते हौ त्यस्तोहरू गर्छ सिन्दूर पोते अब गर्ने पनि जग्गेमै गर्छ त्यस्तो बिहा त्यसरी गर्छ जन्ती बिहाहरू सकेपछि त्यहाँबाट तिन दिनको बादमा फेरि दुरान फर्काउने आउँछ दुरान फर्काउन आउँदाखेरि चाहिँ बेहुला बेहुलीले चाहिँ जतिजानाले टिका लगाइदिएको छ उनीहरूको घर सबैकोमा घरघरमा गएर सबैजानालाई भेटेर फेरि त्यति बेला पनि सबैजाना टिका लागउनेलाई चाहिँ टिका लगाउने त्यस्तो खालेहरू गर्छ त्यसरी दुई परिवारको चाहिँ त्यसरी भेट भएर मिलेर कुरा मिलेर चाहिँ हामी बिया गर्ने काम गर्छौँ